ए नानीको बर्थडे थियो हजुर हजुर हजुर मान्छे बिसजनाहरू जस्तो बोलाएको छु मैले चार बजीतिर देखिन्को हजुर हजुर खिर बनाउने हो अनि त आलु पुरी अनि त भात दाल मासु अचार त्यस्तो बनाउनुपर्ने कुखुराको बनाउनुपर्छ हौ कुखुराको अचार चाहिँ काँक्राको अचार बनाउनुपर्छ काँक्राको अचार तिल हाल्ने तिल हाल्ने सबै ल्याइराखेको छु सामानहरू त अमुल ताजा ल्याएको छु त्यो बट्टाको ठुलो खाल्के ए हुन्छ हुन्छ बोलाएको छु नि गाउँको मान्छे साथ भइहाल्छ नि हजुर हजुर हजुर हजुर हजुर मैले त त्यो जिरा पाउडरहरू पो ल्याएको थिएँ त हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ ए केकको अर्डर दिइराखेको छु कि ल्याउँदै छ अरे त्यो केक पनि हजुर हजुर अँ राइस कुकरमै पकाउनुपर्छ भइहाल्छ नि हजुर हजुर हजुर ठुलो पनि एक दुईजना छ नि ओरिपरिको हजुर हजुर छ त हजुर हजुर पकौडा बनाउने पर्छ ऊ यो के अरे प्याज बन्दाकोपीहरू हालेर बनाउनुपर्छ हौ त्यो पकौडा ए हुन्छ हुन्छ हुन्छ नानीहरूलाई चाहिँ साधा भुजा चिया बिस्कुटहरू अँ दिने त भात पनि अलि अलि नानीहरूलाई भात दिने पुरी खाने हजुर हजुर हजुर हजुर

हजुर अँ जुसै ल्याएको छु नि मैले स्प्राइटहरू ल्याएको छु नि हजुर हजुर ल्याएको छु नि अँ हुन्छ नि भइहाल्छ

हुन्छ हुन्छ हुन्छ हुन्छ म त सम्झिँदै सम्झिँदै बिर्सेँ को कोलाई सम्झिनु पर्ने हो अनि त त्यही भएर ल आइदिनु न हुन्छ हुन्छ हुन्छ हुन्छ